हाम्रो चाहिँ चिया बगान हो काममा जानुपर्छ कलम काट्नुपर्छ कलम काट्नु पनि पहिले त जान्दैनथ्यौँ सिक्दा सिक्दा अहिले जान्ने भयौँ सायद सिकाएर यतिको भयौँ अनि चाहिँ यसलाई कलमहरू चट् चट् काटेर मिलाउनुपर्छ सबै कामहरू सिक्नु सिक्दै छौँ अहिले र जान्दछु कलम छुरी सिलीमा उदाएर लाग्ने बनाउनुपर्छ हातहरू काट्छ कोई बेला कोई बेला के गल्ती हुन्छ बोलाउनुपर्छ एकैपल्टमा दागहरू मजाले मिलाएर काट्नुपर्छ कलमहरू पनि त्यसो गर्दै जाँदै सिक्दै आयौँ हामी बगानमा